यो जलपाइगुडी जिल्लामा भन्दाखेरि यहाँ जलपाइगुडी जिल्लामा धेरै अब चिजको असुविधा छ पढ्ने नानीलाई स्कुल अलिक राम्रो बनाइदियोस् स्कुलबाट कोही स्कुलबाट धररर पानी चुहिरहेको हुन्छ कोही स्कुलबाट के भइरहेको हुन्छ कोही कोही स्कुलमा टिचर हुँदैन कोही स्कुलमा स्टुडेन्ट हुँदैन अनि अब यो धेरै पानीको असुविधाहरू पनि छ पानीको असुविधा भयो बाटोको असुविधाहरू भयो अनि ड्रग्स डि डिलरहरू ड्रग्स खाने हुन्छ दिनदिनै होइन यहाँनिर धेरै अरू भइरहेको छ क्राइमहरू हुँदैछ महिनामा एकपल्ट वर्षमा एकपल्ट यो रेप रेप केसहरू आइरहेको छ यो रेप केसहरू एकदम जस्टिस जस जसले जो नानीहरू रेप भएको छ त्यसले जस्टिसहरू पाएको छैन त्योबाट जस्टिस पाओस् नानीले जस्टिस पाओस् परिवारहरूले त्यसको परिवारहरूमा जस्टिस पाओस् त्यो त्यो चाहिँ मूलाधारबाट त्यही यही गर्छु कि न्याय दोष अब सबैलाई एकदम एउटै नजरियाले हेरोस् कोही गरिब कोही धनी कोही ठुलो कोही सानो कहिले यस्तो नछुट्ट्याओस् कोहीलाई भने बाटोमा भिख मागेर भिख मागेर खाने मान्छेहरूलाई पनि लगेर एउटा काम काम लगाइदियोस् भिख मागेर नखा यस्तो नगर् उस्तो नगर् भनी त्यो चिजहरूलाई हेरेर होइन यो भनोस् कि तेरो हातखुट्टा सही छ तँ राम्रो छस् कमाएर खानु सक्छस् भनेर एउटा त राम्रो जग्गामा लगेर नभए लगेर लगाइदियोस् यहाँनिर धेरै अन्यायहरू भइरहेको छ धनी मान्छेले न्याय पाउँछ गरिब मान्छे अन्याय त्यस्तोहरू नहोस् सबैलाई एकदम एउटै नजरियाले हेरोस् एउटै इक्वल इक्वल पाराले हेरो हेरोस् किनभने चाहिँ अब यो छ अनि यिनमा धेरै अब पानीको असुविधाहरू छ बाटोको असुविधाहरू छ अरू धेरै चिजको असुविधाहरू छ म त त्यही भन्छु